यसो हालमा को हालको घटना भन्नु पर्दा चाहिँ अब हालमा जुन अस्ति अब पञ्चायती चुनाउहरू भयो होइन त्यो पञ्चायती पञ्चायती चुनाउको बेलाको परिवेश चाहिँ एकदम हास्यस्पद पनि थियो है रमाइलो पनि लाग्यो मलाई अब यस्तो खाले थियो है एउटा गाउँबाट होइन अब एउटा समष्टिबाट चाहिँ तिनजना तिनजना है उम्मेदवारहरू जो आफ्नो आफ्नो पार्टीबाट उठेको उम्मेदवारहरू थियो होइन उनीहरूलाई त सबलाई अब जित्ने एउटा आफ्नो जितको आशा हुन्छ होइन अब जित्छु भनेर मान्छेहरूलाई अब आफ्नो पक्षमा बनाउने कस्तो गरेर हुन्छ के गरेर हुन्छ आफ्नो पक्षमा ल्याउने र आफूले जित हासिल गर्ने है त्यस्तो प्रकारको अब उनीहरूले विभिन्न प्रकारका तरिकाहरू अपनाएकोहरू देख्न देख्यौँ अब कसैले पैसामा पैसा दिएर होइन कसैले रम रक्सी मासुहरू खुवाएर कसैले के गरेर घरी यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भनेर है मान्छेलाई प्रलोभनहरू लोभहरू देखाएर होइन आफ्नो पक्षमा बनाउने अब अहिले चाहिँ होइन गाउँ घरको मानिसहरू पनि यति साह्रो बाठो है चलाकहरू भइसकेको रहेछ हुनु त अब त्यस्तो भन्नेहरू त धेरै पहिला पहिला है पहिला पहिलाको चुनाउहरूमा पनि यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भनेर यति बिघ्न हुन्थ्यो तर अब जब उनीहरूले जिते पछि होइन उनीहरू त अब आफ्नो स्वार्थ पूर्ति गर्ने है अब त्यो गाउँ समाजको विकास त परै जावोस् होइन त्यस्तो गर्ने गर्दै आइरहेको है तर अहिले हेर्दाखेरि चाहिँ अहिलेको सन्दर्भमा हेर्दाखेरि चाहिँ मानिसहरूमा धेरै प्रकारको हुनु त विचाराहरूलाई लाग्छ होला ए विकास त गर्ने होइन बरु खाइदिन्छु भन्ने खाले त्यो विचार क्या सोचहरू आएको उनीहरूको चेतनामा त्यस्तो भएको

तिनजना उम्मेदवारहरूसँग पनि ओके हुन्छ म गरिदिन्छु भनेर एकजना त्यही एकजना मान्छेले एकजनाकोबाट पैसा पनि थापिराखेको छ होइन अर्को उम्मेदवारकोबाट हुन्छ म तपाईँलाई भोट हालिदिन्छु नि भनेर उसकोबाट रम रक्सीहरू खाइरहेको छ फेरि अर्को त्यही अर्को क्यान्डडेटकोबाट पनि त्यही मान्छेले नै थापिरहेको होइन अब यस्तो प्रकारको है गाउँ घरको अब अहिलेको समय त्यस्तो खालेहरू धेरै देखेँ मैले अनि एउटालाई भोट दिने अर्काको अर्को पार्टीको मान्छेकोमा गएर अब पुरा खाइदिने होइन त्यो चाहिँ मलाई एकदम रमा एक प्रकारको रमाइलो पनि लाग्यो होइन एक प्रकारको हाँस उठ्ने कुरा पनि हो नि त अब त्यस्तो प्रकारको अब समाजमा अहिले यो पञ्चायती चुनाउको एकदम तैँ छोड् र मै छोड् है अब विजयको लागि एकदम अब उयो चलिरहेको बेलामा अब गाउँ समाजमा अब त्यो दोक्लापनहरू क्या मान्छेको एकदम अब फेरिसम्म अब यस्तो खाले क्या अब विपक्षको है अब आफ्नो उयसलाई चाहिँ अब अपोनेन्टको उयसलाई उम्मेदवारलाई त अब कस्तो पर् कहाँ रिसारिस अब त्यस्तो खालेहरू गाउँ घरमा अब सम हुनु त चुनाउ पनि सक्यो होइन है जित होस् जितहरू पनि अब घोषित भइसकेको छ यस्तै कुराहरूले यो बताउनु छ मैले अहिले हालमा देखेको घटना चाहिँ त्यही हो रिसारिस भनाभन एकअर्कालाई है हुनु त अब जनताहरू अब उम्मेदवारहरू त उहाँहरूकोमा छ तर पनि गाउँ घरमा पनि कहाँ हो अब आफ्नो आफ्नो मान्छेहरूमा रिसारिस भनाभन त्यस्तो खाले कुराहरू देखेँ होइन त्यो चाहिँ मलाई एकदम एकदम रोचक लागेको हो